एलपिजी ग्यासको बारेमा त हामी धेरै सुरक्षित बस्नुपर्छ किनभने हामीले अपनाउनु पर्ने धेरै कामहरू छ किनभने खाना पकाउँदाखेरि पहिला सिलिन्डर को अन गरेर पकाउनुपर्छ किनभने अन गर्नुपर्छ किनभने हामीलाई त्यो अन खाना पकाइसकेर हामीले फेरि अफ गर्नुपऱ्यो किनभने धेरै सुरु नानीहरूद्वारा पनि हामी धेरै जोगिनुपर्छ किनभने नानीहरूले पनि यसो ग्यास अन छ भने उनीहरूले चलायोभने लाइटरले प्रयोग नगर्दाखेरि कोही बेला माचिसले प्रयोग गर्नु सक्छ हैन माचिसले प्रयोग गर्दाखेरि चाहिँ फेरि नानीहरूलाई यस्तो डर हुन्छ किनभने आफूले पनि यो कुरामा धेरै ध्यान दिनुपर्छ घरमा ग्यास हुँदाखेरि ध्यान दिने कुराहरू थुप्रै छन् नानीहरूदेखि विशेष जोगाउनु छ ग्यास जलाउँदा चाहिँ एकदम लाइटरले प्रयोग गर्नुपर्छ मचिसको सहयोगद्वारा हुनु सक्दैन किनभने